यहाँ गाउँमा चाहिँ हामीहरूको चाहिँ अब प उयो पानीहरू चाहिँ छ पानीहरू भइराखेको छ कुवाहरू खन्छौँ कुवाहरू खनेर चलिराखेको छ चलाइराखेको छौँ र कहिले काहीँ कार्यहरू हुँदाखेरि चाहिँ दाउराहरू जङ्गल छेउमै छ जङ्गलबाट ल्याउँछौँ हामीहरू दाउराहरू नै त जङ्गलबाट ल्याएको दाउराहरू किनेर हामीहरू त्यही नै युज गर्छौँ र हाम्रो यहाँ चाहिँ मैलाहरू फ्याँक्नेमा चाहिँ मैलाहरू गर्नेमा चाहिँ एउटा अन्चलबाट गाडी पठाउँछन् दिन दिन बिराएर दुई दिन तिन दिनमा आउँछ लिएर जान्छ त्यति मैलाहरू चाहिँ बाहिर लगेर फ्याँक्ने चाहिँ राम्रो सुविधा भएको छ र त्यही परिवर्तन चाहिँ त्यही नयाँ राम्रो आएको छ त्यति नै हो